खोला र नदीमा पौडी खेलेकोभन्दा व्यवसायिक पौडी धेरै नै अन्तर छ अब जस्तो ओलम्पिक्सको प्लेयरहरूले व्यवसायिक पौडी खेल्छन् किनकि तिनीहरूलाई कम्पिटिसनमा जानु हुन्छ तिनीहरू प्र्याक्टिस गर्नु पर्छ अनि उनीहरू स्विमिङ पुलमा खेल्छ हामी भनेको यता साथीभाइहरूसँग इन्जोय गर्न लागि खोला पौडीमा धेरै नै अन्तर छ किनभने हाम्रो यता रुल्स हुँदैन हामी इन्जोयको लागि खेल्छु अनि एथलिटहरको लागि चाहिँ रुल नै मेन हो फलो गर्नुपर्छ तिनीहरूले सो त्यसैका लागि व्यवसायिक पौडी चाहिँ धेरै नै अन्तर छ जे हामी सक्दैनौँ म सक्दिनँ त्यस्तो खेल्नु तर पनि हामी चाहिँ इन्जयमेन्टको लागि यता खोला गयो समुद्र गयो यस्तोमा मजा आउँछ साथीभाइहरूसँग घुम्यो डुल्यो त्यही लागि अनि यता खोला नदी र स्विमिङ पुलभन्दा म तिनटामै पौडी खेलेको सबैको नै आफ्नो आफ्नो मजा छ जस्तो म एकखेप स्विमिङ पुल पनि गएको हो त्यहाँपनि मजा आउँछ तर त्यही हो त्यहाँ एउटा सिमासम्म छ हामी त्यो फाडेर अब जानु सक्दैनौँ जति सीमा छ त्यतिभित्र नै खेल्नुपर्छ कहीँ त कहीँ चाहिँ सानो जग्गा हुन्छ अब खोला भनेको फ्रेस वाटर हुन्छ बगिरहेको खोला चिसो हुन्छ त्यहाँ खेल्नु मजा आउँछ साथीभाइहरूसँग जिस्किँदै हाँस्दै पिकनिक मनाउँदै खेल्छौँ हामी त्यहीँ माछा पनि पकडिदा हुन्छ खोलातिर मजा आउँछ अनि यता समुद्र भनेको म दुई वर्ष जस्तो भयो म पहिला गएको थिएँ यता गोवाको समुद्र त्यतिखेर बेलुका हामी निस्किन्थ्यौँ कहिले साँझ निस्किन्थ्यौँ त्यहाँ खोला मजाको आउँथ्यो चिसो हावा र बेसी हामी सिमा छ भन्दै बेसी अगाडि जानु सक्दैन थियौँ किनकि त्यहाँको मान्छेहरूले जान दिँदैन थियो बेसी गहिरो हुन्छ भनेर अनि त्यहाँको पानी चाहिँ अलिकति कस्तो अप्ठ्यारो खालको थियो घर आएर नुहाउनै पर्थ्यो त्यसले गर्दा चाहिँ त्यस्तो पौडी खेलेनौँ हामीले तर बेसी चाहिँ के खोलातिर बेसी ठिक लाग्छ राम्रो पनि लाग्छ त्यो फ्रेस वाटर बगिरहेको हुन्छ त्यसले गर्दा त्यही लागि मेन स्विमिङ पुलमा त्यस्तो उयो लाग्दैन तर पनि खोला चाहिँ ठिकै हो किनकि समुद्रमा चाहिँ बेसी नै अब पानी नै उयो हुन्छ बेसी रेत बालुवाहरू हुन्छ त्यसले गर्दा